अँ मलाई मोदी सरकार भारत सरकार मोदीद्वारा शौचालय दिएको छ यो शौचालयले मलाई धेरै नै फाइदा त भइरहेको छ यसले गर्दा हामीलाई शौचालय गर्नु टोइलेट गर्नु जानु असुविधा भएको छैन हाम्रोमा त छँदै छ हामीलाई छैन त छैन हामीले पहिला पहिला नहुँदाखेरि सामना गर्नु पर्थ्यो हाम्रो चिया बगानमा गएर हामीले शौचालय गर्नु पर्थ्यो टोइलेट गर्नु पर्थ्यो त्यही नै वेफाइदा हाम्रो